हाम्रोतिर चाहिँ अहिलेसम्म किसानहरूले आत्महत्या गरेको मलाई मैले सुनेको छुइनँ मलाई थाहा छैन होइन यस्तो हुन्छ उँधो उँधोतिर मैले न्युजमा सुनेको छु महाराष्ट्रतिर बाहिर बङ्गलादेशतिर यस्तोहरू हुन्छ किसानहरूले गभर्नमेन्ट लोन निकालेर तिर्न नसक्दा उनीहरूले सुइसाइड गर्छ आत्महत्या गर्छ अब मलाई चाहिँ यस्तो लाग्छ कि उनीहरूले अब सरकारले चाहिँ किसानहरूले जुन चाहिँ लोन तिर्न सक्दैन उनीहरूलाई माफ गरिदियो भने चाहिँ उनीहरूले आत्महत्या गर्दैन जस्तो चाहिँ मलाई लाग्छ